म पश्चिम बङ्गालबाट बिलोङ गर्छु र पश्चिम बङ्गालमा धेरै खेलकुदहरू छ र यो खेलकुदहरूमध्येमै मेरो फेबरेट खेलकुदहरू चाहिँ फुट भलिबल हो र भलिबलमा चाहिँ म धेरै राम्रो छु र राम्रो खेल्छु भलिबलमा मेरो पोजिसन चाहिँ

स्मेचर हो र स्मेचर म स्मेच गर्छु र थर्ड लाइन पनि खेल्छु लिफ्टरहरू पनि खेल्छु म सबै अलराउन्डर समान नै हो र म पश्चिम बङ्गालको खेलकुदहरूमध्ये म चाहिँ पारिस स्कुल छ जुन हाम्रो है पच्छिम बङ्गालमा ए सरी सरी पारिस स्कुल भन्दाखेरि हाम्रो के थियो भुलेँ फालाकाटा फालाकाटा फालाकाटा टिमलाई चाहिँ म सपोर्ट गर्छु र यसमध्ये मलाई अब राम्रो लाग्छ त्यही लागि म त्यसलाई सपोर्ट गर्छु अनि